मलाई चाहिँ दयाहाङ राई मनपर्छ उहाँले चाहिँ नेपाली नेपालको एक्टर हो अन्त उहाँले चाहिँ राम्रो उसको एक्टिङहरू राम्रो हुन्छ र मलाई उसको एक्टिङहरू मनपर्छ र उसले उसले अब जे रोल दिए पनि उहाँले राम्ररी निभाउनु हुन्छ उहाँ अन्त मलाई उनीहरूको उसको डायलगहरू मनपर्छ